हाम्रो नेपाली भाषा मानिसहरूको आफ्नो संस्कृति परम्परा मनाउने गर्छ वा मनाउने गर्छौँ हामी दसैँ मनाउँदाखेरि हामी यहाँनेरि फर्स्ट नवरात्रि हुन्छ नवरात्रिमा नौ दिनको पूजा हुन्छ साथै हामी फुलपातीदेखिको चाहिँ अलिक धेरै धुमधामले गर्ने गर्छौँ फुलपातीमा हाम्रो यहाँनेरि सप्तमीको पूजा हुने गर्छ भोलि त्यसको अर्को दिन अष्टमीको पूजामा हामी सबजना नुहाइ धुवाइ गरेर नयाँ लुगाहरू लगाएर पूजा गर्नलाई ठाउँमा प्रसाद आदिहरू लिएर जाने गर्छौँ हामी नवमीको दिनमा हामीहरू पूजाको साथ साथमा हामी घुम्ने गर्छौँ नवमीको दिनमा मन्दिरको अगाडि निकै अनेक किसिमको दोकानहरू लाग्ने गर्छ हामीहरू घुम्नु जान्छौँ यहाँ जान्छौँ अलिक अगाडिको मन्दिरहरू हेर्न जान्छौँ हामी नयाँ नयाँ मन्दिरहरू घुम्न जान्छौँ साथै त्यसको अर्को दसैँको पूजा गर्ने गर्छौँ साथमा अनि आफ्नो चेलीबेटी नानीहरूलाई आफ्नो आउने अतिथिगणहरूलाई सबमा टिका लगाएर दान दक्षिणा दिने गर्छौँ सब खानाहरू खुवाउने गर्छौँ अनि यसरी हाम्रो दसैँ पाँच दिन चल्ने गर्छ जबतक पूर्णिमा आउँदैन तबतक हाम्रो दसैँ चल्ने गर्छ हामी त्यसको त्यो हामी दसैँहुन्जेलसम्म हामी आफ्नो घरमा टिका लगाउने आइसके पछि हामी आफै पनि आफ्नो आफ्नो परिवारजनहरू कहाँ टिका लगाउन जान्छौं अब हामी आफ्नो म बिहे भएको छोरी हो त्यसै हाम्रो ससुराली बसिसके पछि म माइतामा जान्छु आफ्नो आमा घर जान्छु आफ्नो मामा घर जान्छु आफ्नो बडा बडी घर जान्छु आफ्नो काका काकी घरमा जाने गर्छु त्यो टिकाहरू लगाएर हामी फर्किन्छौँ र त्यसको बाद त्यसको पन्ध्र दिन बिस पन्ध्र बिस दिन बाद हामी तिहार आउने गर्छ तिहारमा हामी फर्स्ट हामी काग तिहार गर्ने गर्छौँ काग तिहारको दिन हामी धन्तेरस काग तिहार बिहान हुनेछ अनि धन्तेरस बेलुका घुमेर नयाँ नयाँ सामानहरू किन्ने छौँ जस्तो किन्नु सक्नेले सुनको ठिक छ नसक्नेले अब पित्तलको ताँबाको साथै एल्युमिनियमको किन्ने गर्छ हामीहरू पनि गएर ल्याउने गर्छौँ कहिले काँसाको कहिले ल्याउँछु त कहिले दीयो बोकेर आउने गर्छौँ हामीहरू किनेर त्यसको भोलि पल्ट हामी कुकुर तिहार मनाउँछौँ कुकुरलाई टिका लगाएर फुलको माला अनि त्यसमा रोटीहरू खुवाउने गर्छौँ त्यसको अघिल्लो दिन हामी गाई पूजा गर्छौँ गाईलाई टिका लगाउने गाईको पूजा गर्ने गाईलाई खानाहरू खुवाउने अनि त्यसको बेलुकी हामी लक्ष्मीको पूजन गर्ने गर्छौँ लक्ष्मी पूजा गर्दाखेरि हामी घरलाई मजाले गोबरले लिप्ने गर्छौँ साथै सारा घर वरिपरि दीयोले सजाउने गर्छौँ अनि अहिले अहिले त नयाँ नयाँ यो लाइट्सहरू निस्केछ दीयोको साथ साथमा हामी लाइट्सहरू घर वरिपरि लाइट्सहरू लगाउने गर्छौँ अनि लक्ष्मी पूजाको दिन भैलेनी खेलिन्छ चेलीबेटीहरू आउँछ उनीहरूबाट भैलेनी गीत सुन्छौँ साथै दान दक्षिणा दिएर टिका लगाएर प्रसाद दिने गर्छौँ त्यसको बाद र हाम्रो राति बाह्र बजी कालीको पूजा गर्नेछौँ काली पूजा हामी घुम्नु जाने गर्छौँ हाम्रो त एउटा काली मन्दिर छ काली मन्दिरमा हामी गएर हेर्छौँ त्यसको अघिल्लो दिन हामीहरू गोवर्धन पूजा गर्ने गर्छौँ गोरु पूजा गर्ने गर्छौँ गोरु पूजा गरिसके पछि त्यही दिन सानो सानो नानीहरू बिहानदेखि देउसी खेल्ने गर्छन् देउसी खेल्ने नानीहरू आउँछ देउसी गाउँछन् अनि उनीहरूलाई दान दक्षिणा दिन्छौँ त्यस दिन हामी त्यहाँनेर त्यसको अघिल्लो दिन हाम्रो भाइटिका हुने गर्छ भाइटिकाको लागि हामी मालाहरूको तयारी गर्छौँ टिकाहरू किन्ने गर्छौँ सेलरोटीहरू बनाउने गर्छौँ सब ठाउँहरू हामी तयारी गर्ने गर्छौँ अनि अघिल्लो दिन हामी भाइटिकाको लागि दाजुहरूलाई फर्केर उनीहरूको उनीहरूलाई मजाले टिकाहरू लगाइदिएर ओखर फुटाउने गर्छौँ अनि ओखर फुटाइसकेर उनीहरूलाई टिकाहरू लगाइदिएर फुलको माला थुङ्गे फुलको माला मखमली फुलको माला लगाइदिने गर्छौँ अनि उनीहरूबाट ढोक लिन्छौँ उनीहरूलाई ढोक गर्छौँ त्यति गरेर पछि हाम्रो हाम्रो नेपालीहरूको साह्रै प्यारो भनेको यही दसैँ तिहार असार पन्ध्र हामी यसलाई मनाउने गर्छौँ साथै हाम्रो टिकाको दिनको बादमा हाम्रो यहाँनेर मेलाहरू लाग्छ हामी मेलाहरू जान्छौँ दाजुहरूसँग घुम्न जाने गर्छौँ हाम्रो नेपालीहरूको लागि यतिमा नै हाम्रो परम्परा हामी आफ्नो रीति अनुसार सम्पूर्ण गर्ने गर्छौँ